मनपर्ने कविहरूका नाम आशिष खतिवडा नित्यम शर्मा अनि विसन कार्की अर्पण राई र यिनीहरूले विशेष कविताहरू लेख्छन् गजल लेख्छन् मुक्तक लेख्छन् अनि धेरै समालोचनाहरू पनि लेख्छन् र यिनीहरूका विशेष कार्यहरू के के छन् भन्दाखेरि समालोचनाहरू लेख्नछन् अनि यिनीहरूले नेपाली भारत नेपाली साहित्य भारतीय नेपाली साहित्यमै धेरै टेवा पुऱ्याएका छन् र यिनीहरू धेरै प्रमुख छन् र भिजुअल पोयट्री अथवा सङ्गीतबद्ध कविता पनि गर्ने पहल सुरु गरेका छन्